मलाई चाहिँ चिकन चिल्लीहरू बनाउनु चाहिँ एकदमै साह्रो लाग्छ हो अब बजार पनि टाढो छ मसालाहरू मगाउनुपर्छ पुरा मसालाहरू चाहिन्छ हो अन्त त्यो चाहिँ पुरा एकदमै साह्रो लाग्छ अन्त मोमोहरू चाहिँ बनाउनु सजिलो लाग्छ त्यसमा चाहिँ बेसी सामानहरू पनि जाँदैन हो खालि किमाहरू जान्छ कोपी किमा गऱ्यो त्यहाँदेखि प्याजहरू काट्यो त्यति नै हो बनाउनुपर्छ हो आम्मामामा कम्ता साह्रो लाग्दैन म त चाउमिनहरू बनाउनु हो त्यो पनि एकदमै साह्रो लाग्छ हो सामानहरू हुँदैन बजार पनि टाढो पर्छ दोकानहरू पनि टाढो पर्छ अहिले फेरि पुरा पानी आएर हो एकदमै लामो बाटो छ पुरै हिँड्नु पनि अल्छी लाग्छ हो कस्तो हरेस लाग्छ नि हौ